व्यापार र वाणिज्य जस्ता कार्यहरूमा दुवै किन्ने र बेच्ने परिवेशले नेपाली भाषाको प्रयोग गर्दछ जस्ले गर्दा दुवै बिचमा तोलमोल गर्नु सजिलो पर्छ